हेलो कुन्जु रेस्टुरेन्ट हो तपाईँहरूको रेस्टुरेन्टमा आजको स्पेसल के छ आज मेरो साथीको बर्थ डे छ त्यही भएर उसले हामलाई तपाईँहरूको रेस्टुरेन्टमा चाहिँ ट्रिट दिन्छ अरे त्यही भएर तपाईँहरूको स्पेसल आज के छ एक्सट्रा पनिर पकौडा र पनिर चिल्ली गरिदिनुहोस् ल किनकि म भेजिटेरियन हो त